हाम्रो नेपाली संस्कृतिमा चाहिँ अब नानीहरू जन्मिँदाखेरि जस्तो नक्षत्रकोबाट नाम राखिने गर्छ त्यही न त्यही नक्षत्रले हेरेरै ना नाम राख्छ र अरू संस्कृतिहरूको चाहिँ मलाई त्यस्तो थाह भएन त्यस्तै ना हाम्रो नेपाली संस्कृतिको मात्रै थाह छ मलाई